र म चाहिँ परम्परागत रूपमा कलमले कागजमा लेख्नुभन्दा चाहिँ ल्यापटप अथवा मोबाइलमा टाइप गर्नु नै रुचाउँछु किनभने यो चिजहरूले धेरै सुविधा र सहज हुनेगर्छ र जुन चाहिँ कलमले कागजमा लेख्दाखेरि हाम्रो ह्यान्ड राइटिङहरू नबुझ्नु पनि सक्छ त्यहाँ कतिवटा असुविधाहरू आउनसक्छ र ल्यापटप मोबाइलमा टाइप गर्दा चाहिँ त्यो सबै असुविधाहरू हुँदैन र हालै वर्षहरूमा अब यो जुन चाहिँ मोबाइल ल्यापटपहरू चलाउँदाखेरि धेरै परिवर्तन आएको छ अहिलेको जमानामा मोबाइल ल्यापटपमा नै बेसी टाइप गर्दाखेरि मान्छेले हातले प्रायः लेख्दैन र नलेख्दाखेरि चाहिँ हाम्रो जुन चाहिँ लेखनमा धेरै परिवर्तन आएको म ठान्छु किनभने धेरैवटाको हिज्जेहरू हामीले अब लेख्ने बानी नभएर त्यसको हिज्जेहरू सहजै आउँदैन है प्लस जुन चाहिँ अब मान्छेको ह्यान्ड राइटिङकै कुुरा गर्दाखेरि पनि अब धेरै वर्ष नलेखेकोले अथवा प्रायः कोही कोही बेला मात्रै लेखेकोले गर्दाखेरि ह्यान्ड राइटिङहरू पनि अब अहिले प्रायः मान्छेहरूको खतमै भएर गइसक्यो है प्रायः ह्यान्ड राइटिङमा मान्छेले ध्यान पनि दिनु छोडिसकेको छ